अब खेतीमा खेतीमा गरिरहेको नयाँ तरिकाहरू चाहिँ त्यही मकैहरू लगाएको बेलामा दबाईहरू लाउनु साग सब्जीमा दबाई लगाउनु मल लाउनु पानी लाउनु अनि धानहरू रोप्दाखेरि पनि मल लगाउनु कोदो रोप्दा मकै रोप्दा पनि नयाँ तरिका भन्नुपर्दा चाहिँ हो दबाईहरू स्प्रे गर्नु राम्रो राम्रो बिउहरू लगाएर रोप्नु मलहरू त लाउनु पर्छ नै अनि त्यसको नयाँ तरिका चाहिँ त्यही हो दबाईहरू स्प्रे गर्नुपर्छ अनि पानीको मुहान हेरेर सब्जीहरू लाउनु पर्छ